हेलो को बोल्नुभएको हो ए हुन्छ हुन्छ पठाइदिन्छु नि दुईजना भए हुन्छ ए हुन्छ हुन्छ ए दिनको एकजनाको पाँच सौ दुईजना पठाइदिनु हुन्छ हुन्छ